हेलो हौ कुन्जली हौ भन न सुन्दैछु भोलि हामी वाकमा जानु र त्यही अब छ बजेतिर जाउँ होला हो ल उठ्नै अल्छी लाग्छ कि अँ त्यहाँनिर म बिहान उठ्नै सक्दिनँ के भएको भएको कि अन्त यसो अलिक छ साढे छतिर जाउँ न

हामी अरू बेलाको भन्दाखेरि बाटो चेन्ज गरौँ ल त्यो साह्रो ढिलो लाग्यो कि मलाई बाटो जहाँबाट पनि चौरस्ता पुग्नु त हो अनि हामी चाहिँ त्यो कहाँ भन त हेलो सुन्दैछौ माल रोड भएर जाउँ न ल

माल रोड भएर जाउँ हो त्यो हो कि त्यो त्यो कुद्दै पनि जाने कि हिँड्दै मात्रै जाने कि के गर्ने हो लामो अनि भनेपछि चौरस्तादेखिको कहाँ आलुबारीसम्म जानु ए त्यसो गर्दा पनि हुन्छ हुनु त आलुबारी टाढो पर्छ ए ल त्यसै गरौँ न चौरस्ता होइन यसो गरौँ कि भन त अन्त हामी जे गरेर पनि त्यो वाक गर्नु त हो पसिना गर्मी निकाल्नु होइन अन्त हामी फेरि अब बजारहरू मुनिबाट सिंहमारी भएर बजारहरू निस्किँदा त लामो पर्छ नि बाटो यसो गरौँ न माल रोडबाट जाउँ होइन बिहान अन्त माल रोडदेखिको नाइटेङ्गल पार्कसम्म जाइदिउँ हो त्यहाँबाट सिंहमारीहरू नपुगी रम्जूहरू नपुगी राउन्ड अनि थ्री फोर किलोमिटर त आरामले भेट्छ अन्त त्यो नाइटेङ्गल पार्कमा अन्त त्यो पार्कमा हलुका वार्मअप गरेर अनि फर्किँदाखेरि पनि अब हाम्रो जिउ पुरा एक्जस्टेड भइसकेको हुन्छ हामी त्यो सिंहमारीहरू गएर मार्केट त्यो मार्केटबाट घर जानु त अलिक जिउहरू पुरा थाक्छ हो अन्त नाइटेङ्गलबाटै फर्केर चाहिँ त्यो सेन्ट रोबोड्सको त्यो ओह्रालो बाटो भएर गयो भने त्यो कहाँ भन त युमा हस्पिटल भएर निस्कियो भने अलिक सर्टकर्ट पर्छ नि त सिंहमारीभन्दा कि के भन्छौ तिमी हँ ल लुगा के लाउने सधैँको लाउने म त उयो त्यो स्किनी प्यान्ट नलगाएर ट्र्याक चाहिँ लगाउनुपऱ्यो साह्रो उयो भयो हौ अनकम्फोर्टेबल भयो कि

ए ल ल चौरास्तै चौरास्तै पुग्नु हो जे गरेर पनि तल माल रोड भएर जाउँ न ल ल ल ल ल भोलि भेटौँ ल ओके ल